हामीले प्रयोग गर्ने फेसबुक इन्स्टाग्राम अथवा वाट्सएपमा पनि धेरै मात्रामा समाचारहरू अपडेट गरिएको हुन्छ अथवा देख्न हामी देख्न सकिन्छ र अवश्य नै यो फेसबुक इन्स्टाग्राम र वाट्सएपमा पनि हामीले को माध्यमबाट पनि हामीले देश विदेशमा भएको घटना देशमा घटिरहेका विषयहरू अथवा सामाजिक कुरोहरू हामीले अवश्य नै यो यो यस फेसबुक इन्स्टाग्राम र वाट्सएपको माध्यमबाट हामीले जानकारी प्राप्त गर्न सकिन्छ र हाम्रो परिवारमा पनि परिवारहरूमध्ये पनि यो समाचार पत्रहरू अथवा यो यो इन्स्टाग्राम फेसबुक वाट्सएपबाट हामीले अवश्य नै हेर्ने गर्छौँ र मेरो सपरिवारले पनि यसलाई प्रयोग गर्ने गर्छ र अवश्य नै यसमा पनि भर पर्न सकिन्छ किन भन्दाखेरि हामीले कुनै पनि फेसबुक अथवा इन्स्टाग्राम वाट्सअप हामी चलाउँदाखेरि हामीले कतिपय घटनाहरू कतिपय समाचारलाई हामीले ध्यानमा राखेर त्यो समाचारहरूलाई हामीले सही अथवा सकारात्मक अथवा नकारात्मक कुन प्रकारको हो भनेर हामीले छुट्टाएर हामीले त्यसलाई जानेर अथवा त्यसको हामीले जानकारी लिएर हामीले त्यसलाई पत्याउन सकिन्छ अथवा त्यसलाई हामीले विश्वास गर्न सकिन्छ विश्वास गर्न सकिन्छ